आजुको दिनमा चाहिँ धेरै प्रकारको रोगहरू निस्किएको छ त्यही भएर अब आफूलाई त्यस्तो रोगहरूले आफूलाई स सफा राख्नु छ भने आफूलाई जतिसक्दो बिमारीहरूबाट टाढा राख्नुहुन्छ भने चाहिँ पहिला चाहिँ आफ्नो घरबाट स्टार्ट गर्नुपर्छ पहिला आफ्नो घरमा अब कि यस्तो केही गन्दगीहरू छ भने त्योलाई सफा राख्नुपऱ्यो हामीले आफ्नो घर छेउमा जतिसक्दो रुखपातहरू चाहिँ रोप्नुपऱ्यो किनभने त्यहाँपछि रुखपातले नै हामीलाई अक्सिजन दिन्छ त्यसले गर्दा नै आज हामी सबै मान्छेहरू बसिरहेको छ अब अक्सिजन नै छैन भने त मान्छे बाँच्तैन त्यही भएर चाहिँ आफ्नो घरमा सफाइ सुग्घर राख्नुपऱ्यो म त आफ्नो घरमा जतिसक्दो रुखपातहरू रोप्नुपऱ्यो अन्त त्यसपछि बा अरू झन् बाटोतिर पनि त्यो गन्दगी छ भने त्यो चाहिँ हामीले सफा गरिदिँदा हुन्छ किनकि बिमारी त त्यहाँ हिँड्ने जति हामी पनि हिँड्छ अन्त त्यो उसले गर्दा त हामी सबैलाई बिमार हुने त्यही भएर चाहिँ हामीले त्यस्तो बाटोहरू पनि सफा गर्नुपऱ्यो आफ्नो अन्तखेरि जतिसक्दो हामीले चाहिँ अर्ग्यानिक फुडहरूलाई अर्ग्यानिक खाना चाहिँ हामीले आफ्नै घरमा रोपेको हुन्छ र त्यस्तोहरू चाहिँ हामीले खानुपर्छ सागपातहरू र जस्तो बाहिरको खाना अहिले खाना होटेलको त्यस्तो खानुपर्छ तर त्यस्तो धेरै होइन है कोही कोही बेला अलिक त्यस्तो तर बेसी खानु हुँदैन त्यही भएर आफ्नो घरबारमा सागपातहरू रोपेको त्यो चाहिँ सबैभन्दा अर्ग्यानिक जिनिस हो तिनीहरू खानुपर्छ आफ्नो हेल्थको केयर गर्नुपर्छ आफ्नो सफा सुधार राख्नुपर्छ अन्तखेरि आफ्नो लागि नि होस् कि नहोस् मन्थ्लीमा मन्थमा यस्तो हस्पिटलतिर गएर चेक गर्नुपर्छ चेकअप गर्नुपऱ्यो ताकि बिमार छ भने पनि हामीलाई छिटै थाह पाएर हामी त्यसको छिटो केयर गरेर हामी ठिक होस् त्यही भएर चाहिँ हामीले आफ्नो आफ्नो आफ्नोलाई मात्रै होइन अरूलाई नि हेरेर अरूलाई पनि सम्झाउनुपर्छ कि हामीले हेल्थहरूको केयर गर्नुपर्छ भनेर चाहिँ अरूहरूलाई पनि बुद्धि दिनुपर्छ आफूलाई फिट राख्नुपऱ्यो एक्सर्साइजहरू र अनि कुद्नुपऱ्यो यस्तो रुखपातको हाँगाहरूलाई ऊ यो गर्नुपर्छ आफ्नो लागि लिनुपऱ्यो त्यो भएर चाहिँ अरूको त्यो भने चाहिँ आफ्नो सफा सुग्घर राख्नु चाहिँ बहुत राम्रो हो त्यसले गर्दा त्यो रोगहरू चाहिँ हामीबाट पुरा बस्छ